हेलो हो त तिस रुपियाँ चालिस रुपियाँ अब तपाईँलाई टमटर चाइयो भने चालिस रुपियाँ हो आलु चाहियो भने तिस रुपियाँ हो के लिनुहुन्छ तपाईँ चाहियो भने भन्नु ए कति लानुहुन्छ तपाईँले अँ लानुहुन्छ भने भन्नुहोस् दस किलोदेखिको तपाईँले उँभो नै लानुहुन्छ भने चाहिँ म तपाईँलाई अब अरूकोमा भन्दा अरू बेलाको भन्दा फेरि चाहिँ अलिकति कम्ती रेटमै दिन्छु होइन अन्त अम् कम्ती कम्ती लानुहुन्छ भने चाहिँ अब त्यही हिसाबले हुन्छ धेरै तपाईँ दस केलोदेखिको उँभो लानुहुन्छ भने चाहिँ म अब रेटहरू घ घटाइदिन्छु कति किलो लानुहुने भन्नुहोस् न अन्त टमटर लानुहुन्छ भने दस किलोदेखिको उँभो लानुहुन्छ भने अब त्यही तिस रुपियाँहरू गरेर दिनुहोस् अहिले चालिस रुपियाँ किलो छ हो अनि आलु पच्चिस रुपियाँ गरेर लानु ए पचास पच्चिस किलो लानुहुन्छ भने चाहिँ अब पच्चिस रुपियाँ नै गरेर दिनुहोस् न त याँ मेरो उसमा तिस रुपियाँ छ हो तपाईँलाई पाँच रुपियाँ चाहिँ अब छोडिदिन्छु धेरै लानुहुन्छ भने चाहिँ टमटर चाहिँ चालिस छ अन्त तपाईँले तिसहरूसम्म दिनुहोस् न म त्यति चाहिँ सक्छु बजारको भवमा बजारको भव त अहिले त्यही महँगै छ अरूतिर पनि गएर सोध्नुहोस् होइन तर म तपाईँलाई अब अलिक कम्ती गरेर दिन्छु कति चाहिँ लानुहुन्छ तपाईँले टमाटर कति लानुहुने अनि प्याज आलुहरू कति कति लानुहुन्छ भन्नुहोस् त मलाई टमटर तिस किलो प्याज तिस किलो भनेपछि टमटर चाहिँ तिस रुपियाँ गरेर दिनुहोस् मेरोमा अहिले त चालिस रुपियाँ गरेर चल्दैछ होइन तिस रुपियाँ गरेर दिनुहोस् प्याज चाहिँ तिस तिस रुपियाँ छ प्याज चाहिँ पच्चिस गरेर दिनुहोस् न ल अरू पनि सब्जीहरू चाहिन्छ भने भन्नुहोस् नयाँ फ्रेस सब्जीहरू छ मेरोमा हो अरू पनि छ फूलकोपीहरू छ अरू चिज केकेहरू आलुहरू छ अरू पनि केही चाहिन्छ भने चाहिँ भन्नुहोस् कहिले चाहिँ तपाईँलाई कहिले चाहिँ कहिलेसम्ममा चाहिँ लानुहुन्छ भोलि पर्सिको दिन घरमै पठाइ दिनुपर्ने हो कि अनि तपाईँ अउनुहुन्छ कि ल्याउनु कोपी बिस रुपियाँ किलो छ हजर हुन्छ भोलितिर आउनुहोस् न